त्यो चाहिँ यस्तो हो दुई प्रकार दुई प्रकारको हुन्छ टुरिस्टहरू पनि हुनु त त्यही हो मान्छे त टुरिस्टहरू त्यो अब प्लेन साइडकोहरू त्यो कलकत्ता दिल्ली बम्बईको आउँछ कि कति चाहिँ अब रुखपात पनि फोटो पनि खिच्छ कोही अब गुम्बातिर पनि जान्छ त्यहाँ गुम्बातिर गएर पूजा पनि गर्छ फोटो पनि खिच्छ यता धाम पनि जान्छ धाममा पनि गएर पूजा पनि गर्छ त्यहाँ गएर अब पूजा पनि गर्छ पूजा पनि गरेर फोटो पनि खिचेर पनि लान्छ उनीहरूले अन्त कति चाहिँ कोही देव धाम नघुम्ने हुन्छ कोही आयो कस्तो छ के छ उ खाना पिना जाँच गर्नु आउँछ कोही अब खानु आउँछ खायो ओऱ्यो रुख पातहरू खिच्यो चिसो जस्तो डुल डोल डुलेर चाहिँ सिधै जाने हुन्छ कोही जाने कोही चाहिँ अब एक प्रकारको टुरिस्टहरू आउँछ त्यो खालि मन्दिरतिर मात्रै घुम्ने धर्मीहरू हुन्छ अब त्यो पूजाहरू गरिहिँड्ने अन्त धाम मङ्गल धाम जान्छ कालिम्पोङको त्यो धाम मङ्गल धाम यो धाम बर्मेक धाम त्यहाँदेखि यता गुम्बातिर लामाको गुम्बामा जान्छ त्यहाँ त्यो अब खर्लकहरू सबै उयो गरेको फोटो पनि खिच्छ नि त हौ त्यस्तो